चाडबाडमा चाहिँ हामी यस्तो यस्तो थुप्रो कुराहरू पकाउन तैयार गर्छौँ अब चाडबाडमा चाहिँ थुप्रै कुरो हुन्छ हाम्रो चाहिँ पकाउने चाहिँ अब जस्तै मट खसीको मासु भयो चिकनको आइटम भयो त्यहाँदेखि अचारहरू भयो त्यहाँदेखि जस्तै भेजमा पन पनिरहरू भयो हामी फर्स्टमा चाहिँ चिकनको आइटम ए मटनको आइटममा चाहिँ हामी के गर्छौँ भनेदेखि म चाहिँ भएकै कुरा काट्नु चाहिँ सक्दिनँ मेरो हस्बेन्डले काटिदिनु हुन्छ मेरो बुडाले काटिदिनु हुन्छ काट्नु चाहिँ मसिनो मसिनो पिस पारेर काट्छौँ हामी त्यहाँदेखि काटेर चाहिँ पहिला म बफ्याएर त्यसलाई चाहिँ बफ्याएर राख्छु फ्रिजमा राख्छु अन्त जति बेला हाम्रोमा पाहुना आउनुहुन्छ त्यति बेला हामी पकाउँछौँ खसी पकाउँदा चाहिँ के गर्छु भने मज्जाले गरम मसालाहरू तयार गर्छु गरम मसालाहरू पिस्छु जिरा पिस्छु लसुन पिस्छु अदुवा पिस्छु सबै पिस्छु म त्यसको लागि चाहिँ त्यहाँदेखि मज्जाले फ्राई गरेर मज्जाले भुटिदिन्छु त्यसरी चाहिँ चिकन चाहिँ मटन मज्जाले पकाएर रेडी गर्छु त्यहाँदेखि त्यहाँदेखि चाहिँ हामी त्यसरी चाहिँ मटन चाहिँ म त्यसरी पकाउँछु त्यहाँदेखि चिकनको आइटममा चाहिँ म चिकन फ्राई गरेर चिकन चिल्लीहरूको लागि त्यसको लागि चिकन चिल्लीको आइटम बनाइदिन्छु चिकन चिल्ली बनाउँदा चाहिँ म के गर्छु भने म चिकन पहिला फ्राई गऱ्यो त्यहाँदेखि केप्सिकम प्याज लसुन अदुवाहरू काटेर मसिनो पारेर काटेर क्याप्सिकमहरू ठुल्ठुलै पाराले काटेर मज्जाले चिकन चिल्लीहरू बनाइदिन्छु मेरो गेस्टहरू आउँदाखेरि चिकन चिल्ली मटन भयो भेज आइटममा चाहिँ पनिरहरू बनाइदिन्छु म पनिरहरू बनाउँदा पनिर पहिला फ्राई गऱ्यो त्यहाँदेखि पनिर बनाएर फ्राई गरेर मतलब त्यसमा हाल्ने आइटमहरू रामभेँडा प्याज ग्रेड गऱ्यो त्यहाँदेखि काजुहरू पिसेर काजुहरू पिसेर त्यहाँदेखि त्यो पकाएर चाहिँ त्योहरू सबै रामभेँडा प्याज पकाएर काजुहरू पकाएर त्यहाँदेखि म त्योलाई माथिबाट मिल्क त्यो मिल्क क्रिम हालेर चाहिँ त्यहाँदेखि त्यसरी नै म पनिरको रेडी गर्छु त्यहाँदेखि पनिरको रेडी गरेर पनिर हालेर पनिरहरू पाक्छ त्यसरी गर्छु हामी न्युट्रेलाहरूको अचार पनि हुन्छ न्युट्रेलाको अचार बनाउँछ हामी जस्तै अन्त न्युट्रेलाको अचारहरू त्यो त्यो सुकाएर फ्राई गरेर त्यसरी बनाउनु पर्छ त्यहाँदेखि मैले अर्को भयो छुर्पी फिङ काक्रा बदम मटरहरूको अचार बनाउँदा चाहिँ पहिला सुरु छुर्पी उयो गर रेडी गऱ्यो त्यहाँदेखि फिङलाई बोइल गरेर राख्यो सेलाउनु लागि त्यहाँदेखि काक्रा काट्यो त्यहाँदेखि त्यसमा मिक्सहरू हाल्ने सबै सामग्रीहरू प्याजदेखि खोर्सानीहरू सबै गरेर त्यसरी बनाउँछौँ फिङको अचारहरू चाहिँ हामीले त्यसरी चाहिँ चाडबाडमा चाहिँ हामी थुप्रै थुप्रै आइटमहरू बनाउँछौँ अब अब मैले चाहिँ अहिले चाहिँ सर्टकर्टमा भन्नु पर्दा चाहिँ मैले यति नै तपाईँलाई अब भनिराखेको हो